सानैदेखिको बिरुवाहरू रोपेर फुलाउने गर्छु फुलहरू रोपेर फुल ढकमक्क फुलाउने गर्छु र विभिन्न प्रकारका फुलहरू समय समयमा फुलाउने गर्छु अनि घरमा ढकमक्क पारेर राख्ने गर्छु